अब जस्तै यो नेपाली व्याकरणको कुरा गर्नुपर्दा चाहिँ होइन नेपाली व्याकरणले चाहिँ भाषालाई एकदमै शुद्ध बनाउँछ नेप नेपाली मात्रै होइन व्याकरण सबै जस्तै अङ्ग्रेजी भाषा भयो हिन्दी भाषा भयो सबै भाषाहरूमा व्याकरणले चाहिँ भाषालाई एकदमै शुद्ध बनाउने काम गर्छ तर अब हामीले हेर्नुपर्दा जुन चाहिँ हामी लेख्छौँ जुन चाहिँ लिखित लिखित भाषा हुन्छ त्यो भाषा र हामी जुन बोल्छौँ त्यसमा चाहिँ भिन्नता देखिन्छ हेर्दाखेरि किनभने हामी बोल्दाखेरि हामी शुद्ध भाषा बोल्दैनौँ हामी राई हामीले व्याकरण गलत बोल्छौँ हामी शुद्ध बोल्दैनौँ तर हामीले जुन चाहिँ लिखित रूपमा हेर्दाखेरि चाहिँ एकदमै लेखिएको व्याकरण चाहिँ लेखिएको भाषा चाहिँ एकदमै शुद्ध प्रकारले लेखिएको हुन्छ जो एकदमै नेपाली भाषा भाषी प्रेमीहरू हुनुहुन्छ नेपाली भाषा लिएर धेरै अघिसम्म धेरै पढ्नु भएको विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एकदमै शुद्ध गरेरै नेपाली भाषा बोल्नुहुन्छ तर हामी जस्तो अरू फिल्डमा गएर किनभने मैले टुवेल्भ क्लास टुवेल्भसम्म मात्रै यो नेपाली पढेको त्यही भएर त्यहाँ पछि उता मैले नेपाली पढिनँ मलाई त्यस्तो केही अब त्यस्तो बेसिक आइडिया मात्रै हो मलाई थोरै आइडिया थोरै मात्रै थाहा छ नेपाली भाषा र व्याकरण व्याकरणको बारेमा बोल्छु तर मलाई व्याक व्याकरणको बारेमा त्यति धेरै थाहा छैन सो हामी जस्तो फिल्डकोहरूलाई चाहिँ अब हाम्रो चाहिँ शुद्ध हुँदैन नेपाली हामी चाहिँ शुद्ध बोल्नु आउँदैन हामीलाई पढ्दाखेरि कुनै किताबमा लेखिएको भाषा छ भने त्यसलाई हामी शुद्ध गरी पढ्छौँ जरा जब तर हामी जब कसैसँग बाद गर्छौँ कसैसँग कन्भर्सेसन गर्छौँ त्यतिखेर हामी नेपाली भाषा शुद्ध बोल्दैनौँ किनभने हाम हामी जुन भाषा बोल्छौँ त्यसलाई ठाडे भाषा भनिने गरिन्छ सो मैले मैले जानेको यति नै हो भाषा र भाषाको उच्चारण र व्याकरणहरूमा